वर्तमान समयमा खेलिने विभिन्न खेलहरूजस्तै पौडी पनि एउटा महत्त्वपूर्ण खेल हो यो चाहिँ खेल्नको लागि कम्तीमा पनि अब खोला अथवा सानो सानो खोलाहरू साथै स्विमिङ पुलहरूको व्यवस्था भएको हुनुपर्छ यस्ता पौडी खेल्दाखेरि चाहिँ विशेष के फाइदा हुन्छ भने शारीरिक स्वफुर्तता ल्याउँछ ल्याउँछ साथ साथै यसले मानसिक विकासमा पनि धेरै मद्दत गर्दछ यस्ता पौडी खेल्दाखेरि हात खुट्टाको चलाइ एकदमै महत्त्वपूर्ण हुन्छ यसले पानी माथि तैरिनलाई मद्दत गर्छ यस्ता पौडी खेल्दाखेरि जब हात खुट्टा चलाइन्छ त्यसले फिटनेसमा धेरै सहायता पुऱ्याउँछ किनभने जब हात खुट्टा मजाले चलाएन भने पौडी खेल्दाखेरि माथि तैरिन सकिँदैनँ यसरी फिटनेसका लागि हात खुट्टाहरू चलाउँदाखेरि हात खुट्टामा बलको बल उत्पन्न हुने र यस्ता खेल्दाखेरि मानिसको फिटनेसका लागि अतिनै फाइदादायक हुन्छ यसले सास फेर्न लाई नियन्त्रण गर्न कसरी मद्दत गर्छ भने यस्ता खेलहरू खेल्दाखेरि पौडिदाखेरि अब डुबुल्की पानीभित्र लगाउँदाखेरि सास बन्द गरेर गर्नुपर्ने हुन्छ यस्ता सास बन्द गरेर जब हामी पौडी खेल्छौँ त्यसपछि निस्किएपछि हामीलाई ताजा सासहरू लिनमा धेरै सजिलो हुन्छ यसरी सास सास फेर्नलाई नियन्त्रण गर्न पनि यस्ता पौडी पौडी जस्ता खेलहरूले धेरै मद्दत गर्दछ यो पौडी खेल्दाखेरि पानीभित्र लगाउने डुबुल्कीहरूमा सास फेर्न मिल्दैन अन्त त्यसपछि जब पानी बाहिर निस्किन्छ लामो लामो सास लिन स्वतः मानिसले लिन्छ यसरी यस्ता क्रियाले गर्दाखेरि सासलाई कति समयसम्म हामीले नियन्त्रण गरेर राख्न सकिन्छ यस्ता व्यायामहरू पनि हामी पौडी खेल्दाखेरि पाउँदछौँ